हाम्रो दार्जिलिङ जिल्लामा मुख्य शैक्षिक संस्था र अवसरहरू के के छन् भने चाहिँ हाम्रो यता हाम्रो दार्जिलिङमा सेन्ट पल स्कुलहरू छ वहाँ चाहिँ हाम्रो बाहिर बाहिर मानिसहरू बाहिरबाट मानिसको नानीहरू पढाउँछ त्यो स्कुल चाहिँ अलिकति अलिकति यता हाम्रो महँगो महँगो नै छ त्यही कारण बाहिरबाट मानिसहरू धनी धनी मानिसहरूले त्यहाँ पढाउँछ सेन्ट पल्स स्कुल छ नर्थ पोइन्ट स्कुल छ सेन्ट पल्स स्कुलमा सुन्दाखेरि चाहिँ हाम्रो आमाहरूले भन्नुहुन्छ अमिताभ बच्चनको कुनी कोहरू उनीहरूको सन्तानहरू नै को पढेको त्यस्तो त्यस्तो ठुलो ठुलो फ्लिममा खेल्ने हिरो हिरोइनहरू चाहिँ पढेको भन्छ अनि नर्थ पोइन्ट स्कुलहरू छ गभर्नमेन्ट कलेजहरू छ यता हाम्रो साउथ फिल्ड कलेज लरेटो कन्भेन्ट भन्नुहुन्छ सेन्ट ट्रिजा भन्नुहुन्छ हाम्रो यता कर्सियङको पोल टेकनिकल कलेजहरू छ अनि धेरै धेरै ठुलो ठुलो विद्यालयहरू छ हाम्रो यता प्रान्टर्स हस्पिटलहरू छ इडेन हस्पिटलहरू छ स्वास्थ्यको लागि अरू अरू पनि धेरै धेरै ठाउँहरू हाम्रो यता दार्जिलिङ जिल्लामा हुनुहुन्छ